हेर न सुनेना दी अस्ति बजार गएर एउटा बेड ल्याएको थिएँ कि कस्तो राम्रो लागेर कस्तो डिजाइनहरू पनि मनपरेर हेर न तिमीलाई पनि मनपर्छ होला राम्रो कलरहरू पनि दामी मजाको राम्रो लाग्यो अन्त के भन्छ यताउता सार्दाखेरि पनि हल्का सहजै अब दुईजनाले पनि सार्नसक्ने एकदम मनपऱ्यो मलाई त बस्दाओर्दाखेरि पनि त्यो नबज्ने खालके नभए त्यो अरू पलङहरू हुन्छ नि यता पनि बज्छ उता पनि बज्छ त्यस्तो खाले चाहिँ होइन रहेछ तिमीलाई पनि मनपर्छ होला मनपऱ्यो भने हेर यहाँ आएर उयसको दोकान हो म नम्बरहरू भनिदिन्छु नाम भनिदिन्छु गएर किन मलाई त पुरा यो मनपरेर ल्याएको के भन्छ यसको डिजाइनहरू पनि राम्रो छ तिमीले पनि अस्ति किन्छु भन्दै थियौ नि यही यही मेरोमा हेर यही किन अब यही मलाई त मजाको लाग्यो एकदम मज राम्रो रहेछ तिमी अब यो मनपऱ्यो भने किन अरूहरूलाई पनि भनिदेऊ अन्त मलाई त अब उचाल्दाओर्दा हामीलाई त अब सफा गर्दाओर्दा सारिरहनुपर्छ त्यही भएर यता पनि सार्नुसक्ने रहेछ उता पनि सार्नुसक्ने रहेछ सजिलो रहेछ यस्तै त खासमा मैले खोजेको थिएँ खोज्दा खोज्दा खोज्दा बल्ल बल्ल एउटा ठाउँमा चाहिँ भेटे अब फेरि आफूलाई मनपरेको जस्तो भयो डिजाइनहरू पनि राम्रो यस्तो चाहिँ मलाई मनपरेको थियो त्यही भएर मैले यस्तै यस्तै खोज्दै थिएँ बल्ल बल्ल भेटेर चाहिँ किनेँ अन्त तिमीलाई पनि मनपर्छ होला तिमी पनि बेड बेड भन्दैथ्यौँ यहीँ भेटेँ हेर न मनपऱ्यो भने किन अरूहरूलाई पनि भन अब एकदम राम्रो छ अब मलाई त साह्रै मनपऱ्यो है